यसको नकारात्मक चाहिँ के छ भन्दाखेरि चाहिँ कतिपय दुब्ला मानिसहरूलाई चाहिँ यसले अलिकति बिझाउँछ जसकोमा अलिक मासु ज्यादा छ उनीहरूलाई चाहिँ बिझाउन सक्दैन कारण यो बस्नमा अलिकति चाम्रो हुन्छ यो बाँस जसको कारणले गर्दा यसलाई बनाउँदाखेरि हरेक प्रकारको कुराहरू गर्दा यो एकदमै चाम्रोसँगले बनिरहेको हुन्छ त्यसै कारणले गर्दाखेरि अब बस्नमा चाहिँ कतिजना विशेष बुढापाकाहरूलाई असुविस्ता हुन्छ दोस्रो कुरामा त यसको पछाडि ढेसिने त हुँदैन टक्रक्क बस्नको लागि मात्र हो कतिजनालाई चाहिँ सोफामा प्लास्टिक चियरमा हरेक कुराहरूमा चाहिँ अब बस्ने उनीहरूलाई आदत हुन्छ जसको कारणले गर्दा उनीहरूलाई ढेसिनु पनि बाध्यता हुन्छ तर कतिजनालाई चाहिँ अब यस्तो सुविधा नहुँदाखेरिले चाहिँ कतिजनाले यो कुरोहरूलाई उनीहरूले अलिकति मनाइ गर्छ यो मुढाहरूलाई किन्न मान्दैन त्यसै कारणले गर्दाखेरि कतिजनाले चाहिँ यसलाई नकारात्मक रूपमा नै लिइरहेको छ तर अब कतिजनाले चाहिँ अब यसलाई सक्छौँ हामी गर्नसक्छौँ बस्नसक्छौँ भनेर चाहिँ कतिजनाहरू बसिरहेको छ अनि दोस्रो कुरो चाहिँ जब यो बनिन्छ त्यति बेला विशेष गरी बनाउनेलाई पनि धेरै साह्रो पर्दोरहेछ चोटपटक लाग्नसक्छ बाँसका बेतको काम गर्नु धेरै अब अलिकति अप्ठ्यारो हुन्छ तरै पनि उनीहरूले यो उत्पादन गरिरहेको छ यसको नकारात्मक कुरा त त्यति छैन र पनि अब एउटा कुरो चाहिँ के रहेछ भन्दाखेरि त्यही वृद्ध अवस्थामा भएकोहरूलाई बुढापाकाहरूलाई चाहिँ यो बस्न घरिघरि सार्न यताउता गर्नु र हरेक प्रकारको कुराहरू भित्र लान बाहिर लानुको लागि चाहिँ उनीहरूलाई अलिकति असहज र असुविस्ता हुन्छ